कुन कुन विषयमा अझ बढी लेख्न चाहनुहुन्छ भन्ने प्रश्नमा चाहिँ म भन्न चाहन्छु कि म पहिला पहिला चाहिँ कविताहरू धेरै नै लेख्ने गर्थेँ र अहिले चाहिँ मलाई समाजिक घटनाहरूबारेमा धेरै लेख्न मन लाग्छ रुचि लाग्छ र म लेख्ने पनि गर्छु र मलाई नारीहरूको बारेमा पनि धेरै लेख्न नारीहरूको बारेमा पनि धेरै कथाहरू लेख्ने गर्छु र जुन कथाहरूले गर्दाखेरि चाहिँ नारीहरूलाई प्रोत्साहन पाओस् उनीहरू अघि आओस् भनेर चाहिँ म उहाँहरूलाई चाहिँ प्रोत्साहन गर्न चाहन्छु र यो खालको कथाहरू चाहिँ कस्तो भन्दाखेरि चाहिँ नारीहरू जुन धेरै जस्तो नारीहरू चाहिँ पछि पनि लाग्नुभएको छ पछिटो लाग्नुभएको छ कतिजना नारीहरू आघि बढनुभएको छ कति नारीहरू घरदेखिन् बाहिर निस्किनु पनि डराउनुहुन्छ र धेरै जस्तो नारीहरू चाहिँ धेरै धेरै अगाडि पनि बढनुभएको छ र जुन पछिटो लाग्नुभको नारीहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ म अघि बढनुभएको नारीहरूको बारेमा म कथाहरू सुनाएर उनीहरूले यस्तो यस्तो गर्दैछन् भनेर प्रोस्ताहन दिएर चाहिँ उनीहरूलाई पनि अगाडि ल्याउन चाहन्छु र म समाजलाई पनि यही भन्छु कि उनीहरूलाई पनि यस्तो खालको कथाहरू सुनाएर उनीहरूलाई पनि अगाडि ल्याउनुमा चाहिँ समाजले पनि हामीलाई चाहिँ हेल्प गर्नुहोस् भनेर म यही नै भन्न चाहन्छु तपाईँले लेख्नु लेख्ने विद्याहरू कुन कुन हुन् भन्नुभएको छ त्यसमा चाहिँ मैले अघि नै भनिहालेँ है मलाई यो समाजको बारेमा लेख्न धेरै मनपर्छ समाजिक क्रिया यथार्थवादी कथाहरू नारीवादी कथाहरू लेख्न जुन चाहिँ अगाडि नै घटिरहेको छ त्यो खालको कथाहरू लेख्नुमा म धेरै नै धेरैभन्दा पनि धेरै रुचि राख्दछु